मलाई चाहिँ यो गर्न धेरै मन पर्छ तर पनि म चाहिँ गर्नु गर्न मौका पाइनँ कारण मेरो परिस्थितिले मलाई साथ दिएन भाग्यले साथ दिएन तर पनि ठिकै छ म आउने दिनमा मो ट्राई गर्नेछु हामीले यो यसको ट्रेनिङ हिमालयन माउन्टेनरिङ इन्सटिट्युट दार्जिलिङमा छ यसको हामी त्यहाँनिर गएर ट्रेनिङ गऱ्यो भने चाहिँ यसले चाहिँ हामीलाई माउन्टेनमा कसरी हामी त्यो सिँडी चड्न सक्छौँ भन्ने एउटा हल्का ट्रेनिङहरू दिद दिन्छ त्यहाँबाट त्यो हामी माउन्टेन ठाउँ जग्गामा गयो भने पाहाडतिर गयो गऱ्यो जान सक्यो भने चाहिँ त्यस्तो कुराहरूमा हामीलाई यस्तो यो जुन चाहिँ ट्रेनिङ गरेको हुन्छ त्यसले चाहिँ हेल्प मद्दत हुन्छ